सबैभन्दा गर्वको कुरो के लाग्छ भने म आमा हुनु पाएँ मैले छोराछोरीलाई राम्रो शिक्षा दिन पाएँ राम्रो बाटो देखाउनु सकेँ मैले छोराछोरीलाई राम्रो भविष्य बनाउन सिकाउनु सकेँ राम्रोतर्फ राम्रो सोच विचार गर्नु सिकाएँ हरेक कुरादेखि लिएर मैले सबैलाई